ए नमस्ते नमस्ते हाँ कस्तो हुनुहुन्छ हाँ च्याम्बरमै छु त को मिरा छेत्री बोल्नुभएको हुँ हो च्याम्बरमै छु अँ भन्नुहोस् के के भएको छ अहिले फेरि बल्झ्यो क्या

हजुर यस्तो हैन यस्तो छ नि मिराजी सुन्नुहोस् त कुरा चाहिँ यस्तो छ तपाईँको त्यो दबाई त खानुहुँदैछ हँ मेडिकल स्टोरबाट दबाई खाए तापनि तपाईँले के गर्नुहोस् भने अलि अलि एक्सर्साइज पनि गर्नुपर्छ यो दबाईमा मात्रै डिपेन्ड नगर्नुहोस् बुझ्नुभयो दबाई दबाईमा मात्रै डिपेन्ड गर्दाखेरि चाहिँ के हुन्छ भने तपाईँको शरीर त्यसै पनि दबाईले कमजोर बनाउँछ हो त्यसले गर्दाखेरि तपाईँले बिहान बिहान अस्ति मैले जुन खुट्टाको एक्सर्साइज सिकाइदिएको छु न हो हो त्यो एक्सर्साइज अलि अलि गर्नुहोस् र त्यो जुन लिक्विड थियो अँ त्यो लिक्विड दबाई छ नि त्यो चाहिँ एकदम त्यो भिटामिनको त्यो चाहिँ एकदमै खानुहोस् है हो तपाईँको अँ तपाईँको हड्डी अलिक कमजोर जस्तो छ त कमजोर जस्तो मैले देखेँ त्यसले गर्दाखेरि अलिकति तपाईँले त्यो लिक्विडको दबाई खानुहोस् अनि त एक्सर्साइज गर्नुहोस् खुट्टाको पनि रेगुलर गर्नुहोस् हाँ हातको पनि खुट्टाको पनि रेगुलर गर्दै जानुहोस् बुझ्नुभयो नि हजुर हजुर अँ अहिले यसो गरौँ न यसो गरौँ न मिराजी अहिले तपाईँले नि यसो गर्नुहोस् के भने अहिले सिलगढीभन्दा पनि अहिले मैले भनेको काम जुन छ त्यो अलिक दबाई खानुहोस् एक्सर्साइज गर्नुहोस् त्यो खुट्टा खुट्टाको हो त्यो खुट्टाको एक्सर्साइज गर्नुहोस् दुई चार दिन हेरौँ त्यहाँदेखिन् हो कस्तो हुँदोरहेछ तपाईँलाई अलिकति तपाईँलाई रिल्याक्सेसन होला जस्तो छ भने हो म भयो भने मो तपाईँलाई बरु अर्को दबाई दिन्छु अब सिलगुडी जानुभयो भने के हुन्छ भने सिलगुडी त जानुहुन्छ अब पैसाको बहुत खर्च लाग्छ त्यहाँ हो अब म पनि अँ अँ ए हुन्छ हुन्छ हुन्छ